मैले नाइकाबाट चाहिँ कानकोहरू मगाएको थिएँ होइन अन्त अर्डर गरेको जस्तो चाहिँ केही पनि आएन रहेछ मैले त्यसको डिजाइनहरू पनि केही मनपरेन त्यसको जुन मगाएको थिएँ त्यही नै आएन रहेछ यो चाहिँ मेरो सबभन्दा नेगेटिभ एक्सपिरिन्स चाहिँ भयो यसको यो प्रडक्ट सँग चाहिँ